मलाई बिरुवा उमार्नुको लागि कालो माटो चिम्टे माटो मलिलो माटो र बलौटे माटोको प्रयोग गर्छु अनि मलाई बिरुवा उमार्नुको लागि गाईको मल कम्पोस्ट मल सुक्खा पत्ताबाट बनिएको मल प्रयोग गर्छु